हेलो नमस्ते

ए हेलो हजुर

ए हजुर हजुर ए तपाईँ कालेम् यता कालिम्पोङ आउनु हुँदैछ भने कालिम्पोङको जग्गाहरू त अब प्राय जस्तो टुरिस्टहरू घुम्ने जग्गाहरू चाहिँ जस्तै डेलो छ हो ए हजुर हजुर तपाईँ हजुर आएर मलाई कल गर्नुहोस् न यो जुन चाहिँ तपाईँले नम्बर पाउनु भएको छ नि यो मेरै नम्बर हो कि

अन्त यो नम्बरमा मलाई हजुर

हजुर हजुर ए हुन्छ हुन्छ ए गाडी हजुर हजुर अब तपाईँ हाम्रो यता आउनु हुँदैरहेछ अब अनि गाडीको त्यस्तो साह्रै बेसी म लिदिनँ कि तपाईँको मेरो वेगनर छ कि अनि तपाईँको यता डेलो तपाईँलाई म लानु सक्छु अनि डेलो तपाईँको घुमेर डेलोको त्यहाँनिर ठाउँहरू छ त्यहाँनिर तपाईँले एकदमै त्यहाँको जुन चाहिँ सिनहरू देख्नुहुन्छ भ्यूहरू एकदमै राम्रो छ कि अनि डेलो बादमा चाहिँ तपाईँ हजुर प्याराग्लाइडिङ एकदमै राम्रो छ त हजुर छ छ हजुर अनि त्यहाँ पनि तपाईँलाई म लिएर जान्छु नि

ए हजुर आउनुहोस् न तपाईँको आउनु भयो भने यसो गरौँ कि तपाईँको डेलो आउनुहुन्छ त्यहाँदेखि डेलो घुमेर हामी दुर्पिन जाउँ कि अनि दुर्पिन गएर चाहिँ तपाईँको हामी टिस्टा जाउँ न

राफ्टिङ हजुर हजुर अनि तपाईँलाई त्यस्तो भाडा त अब हजुर त्यस्तो भाडा त अब हामी बेसी लिँदैनौँ हजुर हजुर तपाईँको हामी लोले कफेर गाउँ पनि जाउँ न तपाईँको कि तर एकदिनमा नै तपाईँको टिस्टा राफ्टिङ गर्नु अनि डेलो दुर्पिन अनि लोले गाउँ जानु एकदिनमा चाहिँ अलिकति तपाईँ अलिकति साह्रै पर्छ जस्तो लाग्यो कि बरू एकदिन चाहिँ तपाईँको बजारको एरियातिर जाउँ न है घुमौँ त्यहाँदेखि भोलिपल्ट चाहिँ हामी लोले गाउँ जाउँ न घुम्नु हजुर हजुर